मेरो घरमा पहिना आउँदाखेरि चाहिँ म चाहिँ मासु खानेहरूलाई मासुहरू मजाले पकाएर दिन्छु र नखाने आयो भने चाहिँ पनिरहरू दुध दहीहरू मिठाइहरू यसरी बनाइवरी दिन्छु ए अचार पनि अचार सलाद अन्त सब्जीहरू बनाइवरी पापडहरू पकाएर

भात दाल पकाएर मजाले माछा फ्राई गरेर माछा खानेहरूलाई चिकन खानेहरूलाई चिकन चिकन चिल्ली बनाइदिन्छु चिकन चिल्ली बनाउनु जानेको छु